हेलो सचिन भाइ हो भाइ अघि मैले अर्डर गरेको थिएँ नि म धुर्ब दाजु बोलेको हजुर हजुर अघि अर्डर गरेको थिएँ नि तन्दुरी चिकन र बटर नान हजुर त्यसमा अझै एक दुईवटा थप्नुपर्ने थियो कि त्यसमा तपाईँले न्याचोज पनि थपिदिनोस् है अन्त सिजवाइन सस छ भने सिजवाइन सस पनि थपिदिनोस् डिप सस पनि थपिदिनोस् डिप सस छ

कतिवटा भेराइटीको छ होला हजुर मलाई गार्लिक डिप सस हालिदिनुहोस् न त ल अन्त बोतलको अचार पाइन्छ होला बोतलको अचार पनि मलाई अलिकति हालिदिनुहोस् है र सलाद पनि त्यसमा थपिदिनुहोस् हजुर अनि चाँडै तपाईँले चाँडै ल्याइदिने कोसिस गरिदिनुहोस् ल त्यसमा भयो भने टमाटरको अचार पनि थपिदिनुहोस् न हवस् हुन्छ